अहिले फिलहाल दार्जिलिङमा मुख्य शैक्षिक संस्थानहरू चाहिँ तपाईँको सेन्ट रोबर्ट्स आरकेएसपी घुम फिल्ड घुम बोयस र पहिलादेखि नै चली चल्दैआएको फेमस स्कुल नर्थ पोइन्ट स्कुल लरेटो साथै अन्य स्कुलहरू पनि छ होइन अन्त विद्यालय यहाँ तपाईँहरूले दार्जिलिङ गभर्मेन्ट कलेज दार्जिलिङ गभर्मेन्ट कलेज साउथफिल्ड कलेज जो केटीको लागि अति नै राम्रो राम्रो छ घुम डिग्री कलेज राम्रो छ एनपी कलेज पहिलादेखि नर्थ पोइन्ट सेन्ट जोसेफ जो पहिल्यैदेखि नै अब चलिरहेको ब्रिटिस टाइमदेखि नै चलिरहेको कलेज अति नै फेमस छ अब अहिलेको जेनेरेसनमा चाहिँ अब नानीहरूले त्यही अब त्यही मनपर्छ जस्तो उनीहरूलाई अब इङ्लिस हिस्ट्री पोल साइन्सहरू मनपर्छ हो अन्त के त्यो मनपर्न त्यो मनपर्छ तिनीहरूले अब रुचाउँछ अब अहिलेको लागि खालि होइन पछिको लागि पनि उनीहरूले अब के कुछ गर्नुसक्छ भने त्यो हुनसक्छ होइन अब रान त्यो भएर अब पोल साइन्स हिस्ट्री इङ्लिस जोग्राफीहरू त्यही अब अहिले राम्रो लाग्छ